हेलो भाइ अस्ति मैले तिमीलाई त्यो ड्रिल री मसिन ल्याइदिनु भनेर भनेको थिएँ नि अँ पठाउनु त पठाइदिएछौ तिमीले हेर ड्रिल मसिन त खै एकताल चलाउँदाखेरि खै राम्रै चल्दै चल्दैन तिम्रो त एउटा पनि राम्रो ड्रिल हुँदैन यस्तो प कस्तो पठाइदिएको थियो तिमीले त यो त अलिक राम्रो मजबुत खालके पठाइदेऊ न भनेको त तिमीलाई त हेर त्यस्तो पठाइदिएर त कहाँ हुन्छ हौ हेर मेरो कामै बनिएन त्यसले गर्दा अब कामै रोकियो मेरो हो यहाँनिर हेर यस्तो अलिक राम्रै खालके पठाइदिएको भए त तिमीले काम गर्थेँ होला नि त तिम्रो त मसिन त चल्दै त चल्दैन खै के खालको पठाइदिएको त्यस्तो ए त्यस्तै खालके सामानहरू बेचेर कसरी हुन्छ हो हँ त्यस्तो भाइ मसिन त्यस्तो पनि हो अलिक राम्रो पठाइदेऊ भनेर मैले तिमीलाई त भनेको झन् राम्रो पनि पठाइदिएन रहेछौ त्यस्तो खालके मसिनहरू त कसरी बेच्नु त हो अलिक राम्रो खालके एउटा हेरेर अलिक मजाको एउटा पठाइदिनु है ल अर्को पालि चाहिँ अब राम्रोसँगको कामसाम त्यो यसो लाग्ने खालको हेर्ने खालको हेर तिम्रो त एउटा छेँड ड्रिल गर्दाखेरि नि ड्रिल भत्किएर के भएछ के एक त भुसुसुसु पुरै धुँवा आउँदै थियो तिम्रो त के खालको पठाइदिएको हो त्यस्तो खालके मसिन त हँ भाइ ल अर्को पालि चाहिँ अँ राम्रो खालके एउटा मजाको हेरेर अलिक राम्रो मजबुत खालके पठाइदिनु नि म हेरेर त्यहाँबाट फेरि तिमीलाई भनौँला नि अरू पनि छ सामानहरू है त्यस्तो खालके त्यस्तो सामान चाहिँ अलिक राम्रै खालके पठाइदेऊ न यो चाहिँ त्यो हेरेर चाहिँ म बादमा फेरि तिमीलाई भनिहाल्छु नि ल यो त अलिक राम्रो अस्तिको त साह्रो रड्डी खालको सामान पठाइदिएछ नराम्रो एकदमै हेर एउटा ड्रिल पनि भएन राम्रोसँगको त्यस्तो त कस्तो पठाएको त हो अन्त ल भाइ अर्को पालिको चाहिँ अलिक यो पछिको चाहिँ अलिक राम्रो पठाइदिनु नि है ल भाइ ल त्यो चाहिँ ल कसै गरेर भए पनि ल मेरो यहाँ काम पुरा रोकिइरहेको छ हो ड्रिलकै ड्रिलको कामहरू छ खै यहाँनिर ल अब भोलिपर्सितिरको जसरी हुन्छ छिटो गरेर पठाइदिई हाल्नु नि तिमीले ल भाइ